हामी चाहिँ अहिले अब हैन हाम्रो घरको किचनतिर चाहिँ धेरै अब इलक्ट्रोनिक्सहरू युज गर्छौँ अहिले हैन र त्यसले धेरै असुविस्ता हुन्छ हामीलाई खानावाना पकाउनुहरू हैन ग्यास अब ग्यास हुन्छ हैन ग्यासले गर्दा धेरै सुविस्ता हुन्छ हैन त्यसमा खाना पकाउनु साह्रै सुविस्ता हुन्छ र मिक्सीहरू हैन मिक्सरहरू त्यसमा हामी अब अचारहरू पिन्नु पहिला अब पहिला कस्तो असुविधा हुन्थ्यो हैन हामीले त्यो सिलौटोमा पिस्नुपर्थ्यो हैन अचारहरू मसलाहरू त्यसमा पिन्नुपर्थ्यो पहिला अनि त अहिले चाहिँ के छ भन्दाखेरि हामीले त्यस्तो दुख गर्नु पर्दैन मिक्सीमा लगाएपछि मिक्सीमा एकैछिनमा भइहाल्छ त्यस्तै अब थुप्रो इलेक्ट्रोनिक्सहरू हुन्छ अब हामी युज गर्छौँ अहिलेको अब अहिलेको दिनमा हैन र थुप्रो थुप्रो इलेक्ट्रोनिक्सहरू युज गर्छौँ जस्तो मिक्सी फ्रिज भयो त्योपछि ग्यास त्योपछि प्रेसर कुकरहरू सबै थुप्रो कुराहरू युज गर्छौँ हैन ए राइस कुकरहरू अनि त थुप्रो कुराहरू युज गर्छौँ हामीले हैन अनि त त्यो कुराले चाहिँ हाम्रो अब अहिलेको सधैँको अब डेली लाइफ चाहिँ पुरा कम्फर्टेबल हैन कम्फर्टेबल सजिलो भएको छ हैन र अब पहिला चाहिँ हाम्रो चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ हामीले चाहिँ अब खाना पकाउनु लागि चाहिँ अब पुरा असुविधा हुन्थ्यो अब हैन अनि त हामीले अब आगोमा बालेर खाना पकाउनु पर्ने हुन्थ्यो हैन अनि त त्यो आगो बाल्नु लागि दाउरा चाहिन्छ त्यो दाउरा खोज्नुको लागि कहाँ कहाँ जानुपर्थ्यो दाउरा टाढा टाढाबाट दाउरा खोजेर ल्याएर आगो बालेर खाना पकाउनु पर्थ्यो र त्यो खाना पकाएपछि पनि अब त्यो ज जुन कराईमा कालो बस्छ त्यसले हातहरू फुट्ने गर्थ्यो हाततिर कालोहरू लाग्ने गर्थ्यो हैन र अब अहिले चाहिँ धेरै सुविस्ता भएको छ ग्यास सिलेन्डर आएर हामीले त्यसमा पकाएर राम्ररी कालो पनि हुँदैन हैन सुविस्तासँगै खानाहरू पकाएर खानु सक्छौँ हैन अनि त पहिला प पहिलातिर चाहिँ अब ग्यास सिलेन्डर नहुँदाखेरि यस्तो किचनको इलेक्ट्रोनिक्सहरू नहुँदाखेरि चाहिँ पहिला चाहिँ हामीले चाहिँ पुरा अब अब हामीले स्ट्रगल गर्नुपर्थ्यो हैन अनि त हामीले अब त्यो बर्खातिर पानीले भिजेको बेलामा दाउराहरू नबली दिने हैन त्यस्तो अब त्यस्तो त्यस्तो अब पुरा असुविधा हुने गर्थ्यो हैन र अब त्यस्तै असुविधाहरूले गर्दाखेरि अब यस्तो हुन्थ्यो अनि त अनि त अहिले हामीलाई धेरै सजिलो भएको छ पहिलाको हेरी हैन अब पहिला पहिला अब कस्तो सारो पर्थ्यो हामीलाई त्यस्तो अब केही गर्नु अब अब हामीले अहिले अहिलेको जमानामा हामीले फ्रिजहरू युज गर्छौँ हैन अब फ्रिज छ र हाम्रो दुधहरू हाम्रो दुध अब मासुहरू के केहरू फ्रिजमा स्टोर गरेर राख्नु सक्छ हामीले हैन र पहिलाको अब पहिलाको त्यो पहिलाको टाइममा चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ हामीले अब हामीले लिएको दुधहरू हुन्छ नि जो दुधहरू मासुहरू बिग्रिने गर्थ्यो हैन अहिले फ्रिजहरू भएर चाहिँ फ्रिजमा हामीले यसलाई मजाले स्टोर गरेर राखे भने एकदुई दिनसम्म चाहिँ राम्रो हुन्छ हैन र त्यस्तै अब अब हैन तर अब हामीले बेसी जस्तो इलक्ट्रोनिक्सहरू पनि युज गर्नु हुँदैन हैन तर अब अलिक जे जे जस् जे कुरा पनि लिमिटमा युज गर्नुपर्छ र हामीले त्यो इलेक्ट्रोनिक्स मजाले युज गर्नुपर्छ हैन अनि त्यसरी नै अब पहिला चाहिँ अब त्यही भनेको नि अब पहिला चाहिँ अब अब डिफ्रेन्स अब पहिला चाहिँ कस्तो स्ट्रगल गर्नुपर्थ्यो हैन कस्तो असुविधाहरू हुन्थ्यो र अहिलेको त्यो इलकट्री इलक्ट्रोनिकको युजले चाहिँ अब हाम्रो अब सधैँ आ सधैँको हैन अब सधैँको अब खानाहरू बनाउनुमा अब किचनहरूतिर अब कतिको पहिलाको भन्दा अहिले सुविस्ता छ त्यति नै हो